घरमा अब है दैलोको अगाडि सङ्घार म त्यत्ति साह्रो थाहा छैन र पनि सुनेको मैले प्राय ठुलो आफ्नो आफूभन्दा ठुलोकोबाट सुनेको मैले चाहिँ है घरको अगाडि सङ्घारमा अब गोबर छर्केर गोबर फिटेर पानी छर्किने कोही भन्छ देवीदेउताहरूको चाहिँ बास होस् भनेर ईश्वरको बास होस् देवीदेउताहरू आओस् भनेर चाहिँ घरको अगाडि सङ्घारमा छर्केको हुन्छ है त्यही हो अन्त म त्यत्ति साह्रो थाहा छैन र पनि मलाई चाहिँ आफूभन्दा ठुलो मान्छेकोबाट सुनेको है अन्त घरलाई शुद्ध अब घरलाई शुद्ध राख्यो भने घरलाई शुद्ध राख्यो भने ईश्वरहरूको बास अवश्यै हुन्छ भन्छन् है त्यसको लागि भन्छन् अब मैले त सुनेको त्यत्ति साह्रो त याद छैन र पनि मैले त्यत्ति भनेको है शुद्ध भयो